मधुमेहको लागि उपचार भन्नु पर्दा चाहिँ विशेष अब हाम्रो गाउँमा चाहिँ मानिसहरूले चाहिँ मेन कडी पत्ताको पानी कडी पत्ताको पानी भिजाएर पिउने गर्छ कडी पत्तालाई नै अब खानामा दालमा सब्जीमा उपयोग गर्ने गर्छन् अनि चिनी धेरै कम्ती मात्रामा खान्छ त्यो त अब सबैलाई थाहा भएकै कुरो हो होइन तर अब चिनी नखाएर चाहिँँ मानिसहरूले चाहिँ हाम्रो गाउँको मान्छेहरूले चाहिँ चिनीको बदली चाहिँ गुँड पनि खाने गर्छ चियामा किनभने अब चिया त अब खान्छै खान्छ मान्छेहरूले होइन त्यही कारण उहाँहरूले चाहिँ चियामा चाहिँ गुड चिनी नहालेर चाहिँ गुड खाने गर्छ कतिजनाले अब मेथी तितो खायो भने पनि अब सुगर घट्छ भन्ने एउटा भावना पनि छ उहाँहरूले मेथीको पानी पनि खाने गर्छन् कतिले कति मानिसहरूले चाहिँ करेलाले बजारबाट ल्याउँछ त्यो बिग्रेको करेलाहरू त्यो भैयाहरूलाई मागेर अनि त्यो करेलालाई बोलमा हाल्यो अन्त खुट्टाले खुट्टाले टेकेर किल्चेर त्यसले खुट्टाले नै अब दल्छ भनौँ न अन्त थिच् टेकेर टेकेर त्यो करेलाको तितो चाहिँ डाइरेक्ट अब शरीरमा जान्छ भन्ने मानिसहरूको भावना पनि छ अनि प्रायः मानिसहरूले चाहिँ अब मेथीको पानी कडी पत्ताको पानी अन्तखेरि तपाईँको अब गुड चिया चियामा अब चिनी नखाएर गुँड खान्छन् मानिसहरूले भातहरू भुटेर खायो भने पनि कडी पत्ता नै हालेर दालमा पनि कडी पत्ता नै हालेर यसरी अब हाम्रो गाउँको मानिसहरूले चाहिँ मधुमेहलाई अब जाती त हुन्छ हुँदैन अब त्यो थाहा छैन होइन तर अब मानिसहरूले चाहिँ अब एउटा भावना उनीहरूले अब नबडोस् मधुमेह अझै बडेर नजाओस् भनेर चाहिँ यसरी गर्ने गर्छ हाम्रो गाउँको मानिसहरूले चाहिँ